म खेलहरू खेलाउँदा खेल्दाखेरि गेम्सहरू खेल्दाखेरि यसो चोट पटकहरू लाग्यो भने एउटा अलिक स सानो चोटहरू लाग्यो भनेदेखिलाई त अब एउटा संस्थाले नै जसले गेम्स खेलाउँदैछ वहीँनिर संस्थाले एउटा फर्स्ट एड बक्सहरू राखेको हुन्छ है त्यसमा दबाई पानीहरू बेन्डएजहरू गरिदिन्छ उनीहरूलाई र अब साह्रै उनीहरूलाई अब ठुलै चोटहरू भएको छ लागेको छ भनेदेखिलाई चाहिँ अब उनीहरूलाई अलिकति एउटा घरकै गार्जेनहरूले पनि उनीहरूलाई अलिकिति लग् हस्पिटल लग् लाने है र उनीहरूले नै लगेर ट्रिटमेन्ट गराउने प्लस त्यसमा अलिकिति जसले अब यता गेम्सहरू खेलाएको छ उनीहरू संस्था मिलेर अलिकिति उनीहरूलाई हेल्प पनि गर्ने गर्छ